विशेष अब हाम्रो हामी एउटा हिन्दू धर्म सनातन धर्म धर्मावलम्बी हौँ र पहिलाको समयमा चाहिँ अब छेत्री र बाहुन एउटै हो भन्ने कुरोहरू थियो र अहिलेको समय कुल समयअनुसार चाहिँ र हामीले स्टडी गरेको अनुसार बुझेको अनुसार र खस भनेको चाहिँ छेत्री र ठकुरी मात्रै रहेछ र शर्माहरू चाहिँ खसमा आउँदैन र र खसहरूले गर्ने कुरो जस्तै हाम्रो धर्मगुरु चाहिँ धामी नै हो र हाम्रो मरौको कान्ड पनि हामी सात दिन मात्रै गर्नुपर्छ र हाम्रो भनाइअनुसार जस्तै सातदिने क्रिया कला क्रियाकलापहरू जस्तै अब हामीले गर्छौँ र तर क्रियाकलाप भन्दा पनि जस्तै बाबुआमा जिउँदो हुँदाखेरि आमाबाबुलाई एकदमै माया गरेको हुनुपर्छ सत्कार गरेको हुनुपर्छ उहाँहरूलाई हेल हेल्चेक्र्याइँ गरेको हुनुहुँदैन हेपाइ गरेको हुनुहुँदैन उहाँहरूको इच्छाअनुसार उहाँहरूले के खान्छ के लाउँछ र त्यो कुरो सबै गरेको हुनुपर्छ र मान्छेको जीवन चाहिँ सबैभन्दा साह्रो जीवन बुढेसकाल हो र बाबुआमा बुढेसकाल भएपछि कुनै समय हामी पनि त्यो बुढेसकाल अवस्थामा पुग्छौँ र हामीले जस्तो कर्म गरेका छौँ र हाम्रो नानीहरूले पनि हामीप्रति त्यस्तै कर्म गर्छ र विशेष अब हामीले यो उँधौली पूजा चाहिँ जब तपाईँको ठन्डा लाग्छ ठन्डाको समय भएपछि र हाम्रो खसहरूको एउटा जग्गादेखिको अर्को जग्गामा सर्ने बसाइँ सर्ने एउटा प्रथा छ र त्यसरी नै जब ठन्डा महिना लाग्छ र बिउ बिजन बिउ बिजन गाई बाख्रा यो सबै हाम्रो ठन्डा लागेको समयमा चाहिँ उँधौली झर्छ जस्तै खोलाको छेउछाउमा बसाइँ सर्छ त्यहीँ खेतीपाती गर्छ त्यहीँ तपाईँको सिकार गर्छ त्यसरी गरिसकेपछि पछि फेरि गरम बेसी भएपछि उँभौली लाग्छ र उँभौली लागेपछि जब गरम हुन्छ त्यहाँबाट हिमालतिर चढ्छ हिमालतिर चढेर हाम्रो यसरी बसोबासो गर्ने हाम्रो खसहरूको परम्परा छ र हामीले खाने जस्तै हामी गन्हाउने चिजहरू खाने जाति र हाम्रो जाति तपाईँको उन्नाइस सौ एक्तिसमा हाम्रो हामी टोटल्ली ट्राइबल थियौँ र हामीले पाउने कुरोहरू पाउनुपर्ने जस्तै स्टाफिनहरू त्यस समय पनि सत्रजनाले थापेको हाम्रोमा ज्वलन्तै उदाहरणहरू छ र जब पछि मन्डल कमिसन लागु भइसकेपछि यो सबै कुरो विलय भएर गयो र अहिले अब हामी जागेका छौँ र हाम्रो जुन चाहिँ हाम्रो रिन्युवल गरिदिनु मात्रै छ र यो सरकारप्रति हामीले जस्तै बङ्गाल सरकार दिल्ली सरकारहरू हामीले चिट्ठीचपेटाहरू गरेर हामीले यो सबै कुरा गरेको छ र हामी ट्राइबल हो र हामीलाई ट्राइबल बनाई दिनुपर्छ भनेर र हाम्रो रहनसहन खानपिन सबै हाम्रो ट्राइबलकै छ र हामी ट्राइबल हौँ र सरकारलाई हामी अपिल पनि गर्छौँ हामीलाई झट्टभन्दा झट्टै ट्राइबल गरिदिनु पर्छ भन्ने हाम्रो खसहरूको भनाइ छ